म दगुर्दा बिहान उठ्छु पाँच बजेतिर अनि पानी पिउँछु एक एक लि एक ग्लास जस्तो त्यहाँदेखि कुद्नु जान्छु कुदेर आएर अनि दुइटा तिनटाजस्तो केरा खान्छु केरा खाएको पाँच मिनेट बादमा बोइल अण्डा दुइटा दुइटा खान्छु अनि खाएर एकछिन बसेर फ्रेस गरेर फेरि यसो वार्मअपहरू गर्छु एक डेढ घन्टा जस्तो त्यहाँदेखि वार्मअपहरू गरेर फेरि दुइटा जस्तो केरा खान्छु त्यहाँदेखि त्यहाँदेखि त्यत्तिकै यतात्यता फिजिकल कामहरू गर्छु होमवर्कहरू घरकै कामहरू त्यहाँदेखि बेलुका चार बजेतिर फेरि कुद्न जान्छु ग्राउण्डमा साथीहरू थुप्रो हुन्छ फुटबल खेल्नेहरू क्रिकेट खेल्नेहरू अनि म पनि फुटबलहरू खेल्छु यस्तै एक डेढ घन्टा त्यहाँदेखि साथीहरू क्रिकेट पनि खेलिरहेको हुन्छ भलिबल सबै खेलिरहेको हुन्छ अनि खेलिसकेर फेरि पानी पानी पिएर एकछिन थकाई मेटेर साथीसँग गफ सफ गरेर फेरि एकछिन बादमा कुद्न थाल्छौँ हामी साथी दस बाह्रजना छौँ हामी दस बाह्रजना ग्राउन्डको दस बाह्र चक्कर लाउँछौँ त्यहाँदेखि लाइसकेर फेरि एकछिन थकाइ मेटेर त्यहाँदेखि हामी त्यत्तिकै वार्मअपहरू गर्छौँ फेरि यसो जिउलाई जिउलाई हेल्दी राख्नुको लागि अनि सबैजना घर गएर अनि म चाहिँ आएर घरमा आइपुगेर फेरि त्यही केराहरू खान्छौँ अनि दुधहरू भयो अनि चाना चाना भिजाएको पानी र चाना काँचो चाना खाने गर्छौँ त्यो दगुर्नको लागि त्यहाँदेखि फलफुलहरू भयो रातिको डिनरमा फलफुलहरू खान्छु अनि फलहरूमध्येमा मलाई मन पर्ने चाहिँ ज्यादा मन पर्ने चाहिँ केरै हो अनि केरा एप्पल अनि नस्पतीहरू खाने गर्छौँ त्यहाँदेखि फेरि बिहानखेरि त्यही हो सेम रुटिन पाँच बजेतिर उठ्छु पाँच बजेतिर उठेर दुई घन्टाजस्तो कुदेर आएर पानी पिएर अनि त्यही हो दुइटा अन्डा बोयल गर्छु अनि केरा तिन चारवटा खाइन्जेल बोयल भइहाल्छ अन्डा अनि जिउ पनि हेल्दी आफ्नो फिजिकल फिट्नेस पनि राम्रो बस्ने अनि दगडको रनिङ पनि बढ्ने अनि त्यही भएर म चाहिँ कन्टिन्यू यै कुरालाई कन्टिन्यू गरिराखेको छु अझसम्म अनि मैले मात्रै होइन मेरो साथीभाइ सबैले त्यस्तै गर्छ हाम्रो गाउँको एउटा ऱ्यामजन दा भन्ने नि छ वहाँले झन् पहिला हामी नजन्मेदेखिको कुद्नुभएको भन्छ उहाँले उहाँलाई देखेर उहाँले हामीलाई त्यस्तो हेबिट बसाइदिनुभएको सानैदेखि उहाँ चाहिँ कुदिरहन्छ अहिने नि कुदिरहनु भएको छ उहाँ अहिले कलकत्ता स्टेट लेबलतिर कुद्नुहुन्छ हामी अहिले हामी चाहिँ तयारी गर्दैछौँ स्टेट लेबलको अहिले उहाँले त ठुल्ठुलो म्याराथनहरू जित्नुभएको छ अब हामी पनि त्यही कुरा लिएर अगाडि बढ्दैछौँ अनि सायद हामी पनि एकदिन गएर त्यसले त्यो ठाउँतिर पुग्नु सक्छौँ भन्ने हामीलाई आशा छ अनि यो हेल्दी फुडहरू चाहिँ पानीहरू अनि यो तातो पानीमा भिजाएको चानाको पानी बिहान बेलुका एक एक टाइम सेम टाइममा टाइम म्यानेज गरेर पिउनुपर्छ अनि भिजाएको चानाहरू चाहिँ यसो बिहान बेलुका नभनेको नि एक पावा जस्तो चाहिँ बिहान बेलुका खाँदाखेरि चाहिँ राम्रो हुन्छ जिउलाई फिटनेसहरूलाई शरीरलाई अनि यो जुसहरू भयो अनि फ्रुटको जुसहरूले चाहिँ राम्रो हुन्छ अनि यो स्विटहरू चाहिँ खानु नखानुहोस् नखाएको चाहिँ राम्रो वेटहरू बढाउँछ अनि कुद्नु सक्दैन स्विटहरू भयो यो पेप्सीहरू भयो यस्तोहरू चाहिँ अनहेल्दी हो जिउको लागि यस्तोहरू चाहिँ खानु भएन त्यही हेल्दी हो भने चाहिँ चाना हो अन्डा हो केरा हो यति तिनटा चाहिँ मेन यो तिनटाले चाहिँ हाम्रो शरीरलाई धेरै राम्रो गर्छ हेल्दी राखिदिन्छ एक प्रकारको जिउ पनि र स्ट्रङ हुन्छ कुद्नको लागि जेको लागि पनि अब भलिबल क्रिकेट सबैको लागि साह्रै राम्रो बनाइदिन्छ जिउ पनि तन्दरुस्त बनाइदिएको हुन्छ नि त फुट यो केरा अन्डाहरूले चाहिँ अब अरूलेभन्दा चाहिँ यो अनि एल्कोहलहरू चाहिँ खानु भएन